यो ठाउँहरू त घुम्न अब हेर्नुपर्दाखेरि अब हामीले हाम्रै जग्गाको पनि प्रशंसा गर्नुपर्छ र तपाईँको कालिम्पोङ घुम्ने जग्गा पनि धेरै राम्रो राम्रो जग्गाहरू छ जस्तै तपाईँ यो लाभा साइडदेखि मुनिहरू जानुभयो भने त्यहाँबाट कञ्चनजङ्गा एकदमै राम्रो देख्छ धनेश चराहरू देख्छ अब त्यहाँको एउटा चिसो बिहान बेलुकाको चिसोपना एकदमै महसुस गर्न सक्नुहुन्छ विन्टरको समयमा त तपाईँको चिसो पानी छोइयो भने करेन्ट लागेजस्तो हुन्छ त्यसरी नै तपाईँहरूले मौका पाउनुभयो भने पाथिभरा जानुहोस् पाथिभरा मन्दिर एउटा अचम्मको जग्गा छ त्यहाँ पनि तपाईँको यो उहाँको दर्शन गर्दाखेरि धेरै मान्छेलाई राम्रो पनि भएको छ सुख शान्ति र धेरै मान्छेहरूमा परिवर्तन भएको मैले नै आफैले नै महसुस गरेको छु र हाम्रो पाहाडी भेक पनि घुम्ने जग्गाहरू चाहिँ धेरै राम्रो छ जस्तै दार्जिलिङको हेर्नुपर्यो भने सन्दकपू यो सबै जग्गाहरू एकदमै राम्रो राम्रो र रमाइलो जग्गाहरू छ हेर्न जान सक्नुहुन्छ